मैले यो अनलाइनमा एउटा प्यान्ट मगाएको थिएँ र त्यो प्यान्ट त आइपुगेछ र त्यो पेनको त चेन नै बिग्रिएको रहेछ त अन्त यो अनलाइनमा पनि यस्तो समानहरू चाहिँ बिक्री हुन्छ कि कि के हो कसो हो त अन्त राम्रो समानहरू चाहिँ ऊ गर्नु पर्ने थियो कि अनलाइनमा पनि यस्तो समानहरू बिक्री भयो भने त साह्रै लास्टिङ त हुँदैन होला है